म चाहिँ नाच्नु चाहिँ धेरै मन पर्ने तर अब भिडियो बनाएर हालौँ भन्दा चाहिँ अब अलिकति भिडियोमा चाहिँ आफूलाई नराम्रो देखेको जस्तो लाग्ने त्यस्तो खाले मान्छे है तर अरू कसैले नाचेको भिडियो हालेको छ भने चाहिँ म एकदम रमाइलो मानेर एकदम खुसी भएर हेर्छु कि नाचेको कति चाहिँ मन पर्छ कति राम्रो देखिरहेको हुन्छ त्यहाँनेर है भिडियोमा त्यो फेसियल एक्सप्रेसन अनुहारमा भएको एक्सप्रेसन हात खुट्टाको मुभमेन्ट कति राम्रो देखिरहेको हुन्छ र मलाई धेरै नै राम्रो लाग्छ बनाउन त मन पर्छ डान्स भिडियो तर हाल्नु चाहिँ है हालेर सबलाई देखाउनुको लागि चाहिँ अलिकति लाज मान्ने गर्छु अलिकति लाज लाग्छ है र त्यही भएर चाहिँ सोसियल मिडियामा चाहिँ डान्स भिडियोहरू चाहिँ बनाए पनि नहाली आफ्नो लागि मात्र राख्ने गर्छु तर अरूले गरेको डान्स अरूले हालेको डान्स भिडियोहरू चाहिँ एकदम रमाइलो मानेर एकदम खुसी मानेर हेर्ने गर्छु